दाजु हामी सन्तोष दाजु हामी बिन्दु पर्यटक केन्द्र हामी फेमिली घुम्नु जानु भनेको हो तपाईँको भाडा के कसो हो हामी चारजना छौँ र चारजना र छजाना अट्ने ट्याक्सी भाडा कार जुन छ नि त्यसमा के छ हौ भाडा भिन्नता दाजु यो त्यो विषयमा भन्नुहोस् है मलाई